खेलकुदले हाम्रो जीवनमा होइन सकारात्मक प्रभाव गर्छ ज जस्तै अब बिमारीहरूदेखि लिएर स्टामिना ठिकसँगले बस्छ हेल्दी हुन्छ छरितो एकदम अल्छेपनाहरू हटदै जान्छ अब जस्तै फुटबल खेल्दा पसिनाहरू निक्लिन्छ स्टामिना राम्रो भएर जान्छ कुनै थाक्ने कम्ती मात्रमा थाक्छ पसिनाहरू निक्लेपछि धेरै हाम्रो बिमारीहरू त्यही पसिनाद्वारा जान्छ ऱ्याकेट खेल्नु फुर्तीपना ल्याउँछ त्यसले पसिनाहरू निक्लेर हाम्रो शरीरको सबै रोगहरू जान्छ र मानसिकता पनि राम्रो ल्याएर आउँछ जस्तै नराम्रो कुविचारतिर जाँदैन खेलकुदले गर्दा धेरै फ्रे एक अर्कामा खेलकुदले गर्दा फ्रेन्डलीपना ल्याउँछ यही कुराहरूले गर्दा चाहिँ हाम्रो खेलकुद अनिवार्य छ कुनै खेल खेल्नु धेरै अनिवार्य छ हाम्रो जीवनमा होइन जसमा कि अब अरूहरूसँग कसरी के एट्र्याक्स एउटा फ्रेन्डली भएर जान्छ एकअर्कामा रोग कष्टदेखि मुक्त हुन्छ